अहिलेको सिजनमा चाहिँ घामफुल घन्टीफुल त्यहाँदेखि जिरेनियम सयपत्री अन्त गुलाब सानो गुलाब ठुलो गुलाब त्यहाँदेखि दमाइगेडा अन्त अन्त गदावरी अन्त मखमली यस्तो धेरै धेरै प्रकारको फुलहरू चाहिँ हामी रोप्छौँ